हेलो डेलिभरी ब्वाय सुन्नु होस् न मैले खासमा मम अर्डर गरेकी थिएँ अहिले यहाँ खोलेर हेर्दा चाहिँ चाउमिन रहेछ केन यू प्लिज एक्सचेन्ज दिस